म आफ्नो परिश्रमको परिश्रम र दौडको तैयारी पोसनमा आफ्नो स्वास्थ्यको धेरै भन्दा धेरै ध्यान राख्छु दौडिनु जानुभन्दा पहिला म अगाडि पानीहरू पिउदिनँ र तिन चार घन्टा अगाडिसम्म पानी पिएर अनि मात्रै शरीरलाई फिट राख्छु अनि रनिङ्ग गर्दाखेरि बिहान सधैँ उठेर चना भिजाएर चना खाने र यस्तो चिजहरू गर्नु पर्छ र शरीरलाई चाहिने डाइटहरू खानुपर्छ फल फुलको मात्रा धेरै खानुपर्छ र त्यसपछि मात्रै रनिङ्ग गर्न सकिन्छ र रनिङ्ग गर्नाले आफ्नो शरीर फिट रहन्छ